हेलो दिदी तपाईँको यो जलपाइगुडीमा त्यो साडीको दोकान छ नि त्यो त्यो त्यहाँको दिदी हो है तपाईँ ए सुन्नुहोस् न हेलो ए मलाई नि मलाई तपाईँकोमा त्यो उयो चाहिएको थियो साडी चाहिएको छ कि मेरो यहाँनिर नानीको गुन्युचोलो छ गुन्युचोलोको उयो छ फङसन छ त्यसको लागि चाहिँ साडीहरू चाहिएको छ मलाई अनि तपाईँकोमा चाहिँ अहिले एकदम राम्रो मटेरियलमा चाहिँ साडीहरू कस्तो कस्तो छ भनिदिनु होस् न आवाज काटियो हजुर हजुर हजुर हजुर हजुर हजुर

हजुर हजुर हजुर मलाई

हुन्छ मलाई त्यो नानीको लागि चाहिँ नि बुटिकहरू पनि गर्नुहुन्छ त अनि हजुर बुटिकको त्यो नानीको लागि चाहिँ एउटा चाहिएको छ अनि राम्रो क्वालिटीमा हजुर एक्सपेन्सिभ परोस् होइन म लान्छु नि अन्त तपाईँको दोकान पहिला जहाँ थियो त्यहीँ छ नि त्यो जलपाइगुडीमा

ए अलिकति मैले नि अलिकति बाटोहरू बिर्सेको जस्तै भएको छ कि मलाई लोकेसन पनि सेयर गरिदिनु होस् न तपाईँको हजुर हजुर हजुर हजुर त्यो बनाउनु अर्डरहरू दिएको चाहिँ कति दिनहरूतिर पाउनसक्छु हजुर हजुर हुन्छ हुन्छ धन्यवाद म आउँदा फोन गर्छु नि